हाम्रोमा अन्त्येष्टि सम्बन्धी चाहिँ संस्कारहरू चाहिँ के के हुन् भन्दाखेरि चाहिँ एउटा भयो विशेष प्रकार त फर्स्ट अफ् अल त विशेष प्रकारले चाहिँ गाउँबास गाउँमा बसेपछि धेरै जातहरू हुन्छ जस्तो कि तामाङ भयो हिन्दु भयो तामाङ सेर्पा थापा राई गुरुङ जाति क्षेत्री बाहुन धेरै जाति हुन्छ तर त्यो जातिमा उनीहरूले धेरै आफ्नो आफ्नो धर्म मान्छन् है आफ्नो आफ्नो धर्मावलम्बीहरू हुन्छ त्यसमा चाहिँ क्रिस्चियन जाति पर्छ साथै बुद्धिस्ट जाति पर्छ साथै हिन्दु धर्मको हुन्छ तर यस्तै प्रकारले धेरै धर्मको हुन्छ तर वास्ताव भन्नु हो भन्दाखेरि चाहिँ म चाहिँ एउटा क्रिस्चियन फ्यामिलीबाट इसाई धर्मको इसाई फ्यामिली इसाई परिवारबाट भएकोले गर्दाखेरि चाहिँ त्यो बुद्धिस्ट हिन्दु धर्मको चाहिँ मलाई त्यस्तो केही आइडिया त भएन तर म मेरो इसाई धर्ममा चाहिँ हाम्रो अन्त्येष्टि सब अन्त्येष्टि कार्य चाहिँ कसरी गर्छ भन्दाखेरि जब कोही हाम्रो परिवारबाट है हाम्रो आफ्नो हाम्रो आफ्नो साखा सन्तानबाट जब कोही जब कोही जब कसैको निधन हुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ कस्तो प्रकारले हुन्छ भन्दाखेरि चाहिँ जब निधन हुन्छ उहाँ अनि त्यो चाहिँ एउटा शोकको परिवार हुन्छ अनि त्यो शोकको परिवारमा हामीले मण्डली मिलेर परिवार मिलेर सन्तान साखा सन्तान वरिपरिको छर छिमेकी मिलेर त्यहाँनिर चाहिँ हामीले चाहिँ एउटा संगति दिने काम गर्छौँ जुन चाहिँ संगतिले चाहिँ उनीहरूको हृदयमा हल्का अलिकति भए पनि सान्त्वना आउँछ जुन चाहिँ त्यो चोट लागिरहेको हुन्छ मैले मेरो परिवारको मेरो आमालाई गुमाएँ या मेरो परिवारको बाबालाई गुमाएँ या मेरो परिवारको छोरा छोरी भाइ बहिनी जसलाई पनि गुमाएको हुन्छ उनीहरूको मनमा एउटा चोट लागेको हुन्छ त्यो चोट लागेकोमा चाहिँ हामीले मलहम गर्ने काम गर्छौँ एउटा संगति प्रार्थना हामी दिएर उनीहरूलाई अनि जब हामीले त्यो अन्त्येष्टि कार्य गर्दैगर्दा हामीहरू फर्स्ट अफ् अल त जसको निधन भएको छ उहाँको बायोडाटालाई हामी लिन्छौँ अनि उहाँको बायोडाटा लिइसकेपछि जब हाम्रो फ्युनेरल सर्विस हुन्छ त्यसमा हामी एउटा छोटो संगति गर्छौँ जुन संगतिमा एउटा वचन जुन संगतिमा चाहिँ पास्टरद्वारा वचन बोलिन्छ र त्यो वचनद्वारा चाहिँ त्यस परिवारलाई सान्त्वनाको वचनहरू दिइन्छ साथै त्यो वचनले चाहिँ सान्त्वनाको मात्र नभएर चाहिँ धेरै जो व्यक्तिहरू चाहिँ आज इसाई छैन जो व्यक्तिहरू रहेको व्यक्तिहरू छ उनीहरूको लागि एउटा सन्देश हुनजान्छ है हामीले हाम्रो जिन्दगीभर हामीले कसरी बस्नुपर्ने हामीले के गर्नुपर्ने र हामीले अनन्त जीवन पाउनको लागि कसरी जिउनपर्ने अहिले हामीले मरिसकेर हाम्रो बादमा कसरी गर्नपर्छ हाम्रो के हुन्छ त्यो सबै कुराहरू आज एउटा पास्टरले भनिने गर्छ त्यहाँनिर अनि जब फ्युनेरल हुन्छ जब हामी मट्टी दिन्छौँ तब त्यहाँ पनि परिवारको लागि एउटा आशाको वचन बोलिने काम गर्छ जब सबै भइसक्छ तब हामीले परिवारको लागि तिन दिनको या चार दिनको हामीले डे बाई डेको एउटा संगति पनि दिने गर्छौँ अनि जुन संगति पाएर चाहिँ उहाँहरूले चाहिँ है आफ्नोमा लागेको चोटलाई उनीहरूले भुलेर उनीहरू अघि बढ्नु सफल हुन्छन्